हजुर तपाईँ को बोल्नु भएको हो

ए हवस् हवस् हवस् भाइको शुभ नाम ए रिसर्च स्कलर हो पिएचडी गर्नु हुँदैछ ए हजुर हजुर ए तपाईँ चाहिँ मतलब त्यो जुन चाहिँ चिया बगानमा चिया इन्डस्ट्रीमा चाहिँ उयो गर्दा चाहिँ कसरी चाहिँ इकोनमिक इम्प्याक्ट पारेको छ पारेको छ अलिपुरद्वार डिस्ट्रिक्टमा त्यसको लागि हुन्छ तपाईँलाई म एकदम छोटकारीमा भन्नु सक्छु तपाईँले अब फोन गर्नु भएको रहेछ हो तपाईँ आउने भए आउनु होस् मसँग एक पल्ट भेट गर्नु होस् अहिले तपाईँलाई अलिकति केही जानकारी चाहिँ गराइदिन्छु ल खासमा चाहिँ अब चिया चिया चाहिँ अहिले अब जुन चाहिँ अलिपुरद्वार डिस्ट्रिक्टमा म्याक्सिमम् नै चिया म्याक्सिमम् यहाँको जुन चाहिँ इक इकोनमिक जुन चाहिँ आर्थिक अवस्था मानिसहरूको चाहिँ पुस्ता पूर्ण रूपले नै चिया चियापत्तिसँगै रिलेटेड छ हो किनभने यो अलिपुरद्वार डिस्ट्रिकटमा प्रायः नै चिया कमानहरू छ हो अब त्यो चिया कमानमा बस्नेहरूको चाहिँ पूर्ण रूपले चाहिँ तिनीहरूको आ पैसा कौडी होइन तिनीहरूको नानीहरूको पढाइ स्कुल उनीहरूको दैनिक जुन चाहिँ जीविका उपार्जन पनि त्यही चियाकै माध्यमद्वारा गरिन्छ हो अन्त अब हालफिल हाल चाहिँ हाम्रो यतातिर राम्रै छ कतिवटा चिया बगानहरू चाहिँ एकदम राम्रोसँगले चलिरहेको छ होइन म्यानेजमेन्टसँग तिनीहरूको राम्रो कुरो भइरहेको छ र कतिवटा चिया बगानको चाहिँ अलिकति अवस्थाहरू खराब छ किनभने त्यही हो अब वर्तमान समयमा चाहिँ चिया चियाको अब जुन चाहिँ अन्तर्राष्ट्रिय बजारमा अलिकति मूलभावमा गिरावट आएको छ त्यही माथि पनि अब हाम्रो यो हामी बसेको जगामा चियाको पत्तिको चाहिँ अलिकति अरूको देश अरू राज्य अरू राज्यहरूको तुलनामा चाहिँ हाम्रो अलिकति क्वालिटिमा खराबी छ त्यसले गर्दा चाहिँ हाम्रो चिया हामीले त्यो गुण गुणस्तरको चिया दिन सकेको छैन हो त्यसले गर्दा अब वर्तमानमा चाहिँ के छ भन्दा अब थुप्रै थुप्रै लेबर अर्गनाइजेसनले त हामी माथि एउटा प्रेसर चाहिँ के बनाउँदैछ भने दैनिक मजदुरीमा वृद्धि गर्नु पर्छ भनेर पनि भनिरहेको छ हो त्यसले गर्दा हो म्यानेजमेन्टले हामीलाई प्रेसर दिन्छ अन्त हाम्रो चाहिँ फेरि अलिकति जुन चाहिँ अब अन्तर्राष्ट्रिय बजारमा चिया अब अलिकति हाम्रो जुन चाहिँ गुण अब क्वालिटिमा चाहिँ अलिकति कमी आएको कारणले गर्दा हामीले कम्पिट पनि गर्नु सकेको छैनौँ हो त्यसले गर्दा कतिवटा बगानहरूको चाहिँ अवस्था अलिक दयनीय छ र कतिवटा बगानहरू चाहिँ सुचारु रूपले चलिरहेको छ र म तपाईँले मलाई फोन गर्नु भएछ मेरो बगान चाहिँ अहिलेसम्म एकदम राम्रो क्वालिटी राम्रै चलिरहेको छ भनौँ न होइन र अब सबै सम्पूर्ण रूपले भन्दा चाहिँ के छ भने फेरि प्रायः चाहिँ अब तपाईँको हन्ड्रेड पर्सेन्टमा चाहिँ चाहिँ एक सय प्रतिशतमा चाहिँ सत्तर असी प्रतिशत चाहिँ राम्रो चलिरहेको छ कति तिसवटा जस्तो तिस प्रतिशत चाहिँ अब बगानहरू पनि प्रायः बन्द अवस्थामा छ होइन जहाँ चाहिँ एकदम आर्थिक अवस्था एकदम खराब छ तर पनि अब यी म्यानेजमेन्टले मिलेर होइन अब हामीले प्रायः कोसिस चाहिँ गरिरहेको छौँ जति सक्दो बगानहरूलाई खोल्ने सुचारु रूपले चलाउने होइन अब ठिकसँगले उनीहरूलाई महिनाको हप्ताको तलबहरू दिने होइन अरू जति सुख सुविधा चाहे त्यो रासिनमा होस् चाहे त्यो मेडिकल फेसेलिटिजहरू होइन रासनहरू दाउरा चियापत्ति हामीले त्यो चाहिँ दिने गरिरहेको छ त्यसले गर्दा चाहिँ अलिकति यहाँको मान्छेको जीविका उपार्जन गर्नुमा चाहिँ सुविधा नै भइरहेको छ जस्तो लाग्छ मलाई र सबै अब कुनै दिन एउटा समय पाएर होइन आउनु भएछ भने तपाईले अब गाउँ गाउँ गएर भेट गर्नु सक्नु भए चाहिँ अझ राम्रो हुन्थ्यो यदि तपाईँलाई अहिले म त म्यानेजरको भाइलाई चाहिँ म यति भन्नु सक्छु अब म त मेरै राम्रो कुरा गर्छु तपाईँले एक पल्ट आम जनतामा आएर पनि यसरी यसरी कुराहरू बुझ्दा क्या तपाईँलाई अलिक सजिलो हुन्छ हवस् हुन्छ हुन्छ ल हुन्छ हुन्छ मस्ट वेलकम भाइ